मलाई मनपर्ने बाइकहरू रोयल इनफिल्ड हार्ली डेभिडसन पल्सर हुन् मसँग रोयल इनफिल्ड छ मेरो सपनाको बाइक हार्ली डेभिडसन हुन् किनभने बाइकिङ यात्रामा डेभिडसन हार्ली डेभिडसन बाइक एकदमै आरामदायक हो ओरालो उकालो आएकोे गएको चलेको केही थाहा पाउँदैन सामानहरू पनि आफ्नो हिसाबले लानुसक्छ